सबैभन्दा बढी बुनिने वा सिलाइने कुराहरू चाहिँ विशेष गरी जामा मोजा टोपी स्वेटर हो मलाई म चाहिँ विशेष गरी छोरीहरूको निम्ति जामाहरू बनाएर राम्रो राम्रो कुर्सीले जामाहरू बुनेर बेच्नु र बनाउन रुचाउँछु किनभने मैले अहिलेसम्म कुनै प्रकारको छिटो र राम्रो कामको लागि कुनै अद्वितीय प्रविधिहरू प्रयोग गरेको छुइनँ किनभने मैले पहिलादेखि नै काटा कुर्सी चलाएर एकदमै छिटो बुन्ने गरेको छु त्यसले गर्दाखेरि अहिले कुनै अद्वितीय प्रविधिहरूको मलाई कुनै खाँचो परेको छैन